म मेरो बाइकको हेरचाह कसरी गर्छु भन्दाखेरि सधैँ हफ्तामा एकपल्ट चाहिँ बाइक धुन्छु अनि बाइक चाहिँ म पानीले धुन्छु त्यहाँदेखि धोइसकेपछि पलिस गर्छु अनि बाइकको चेन सफा गर्छु बाइकको चेनबाट मैलाहरू निकाल्छु मैला निकालिसकेपछि त्यसमा इस्प्रे गर्छु बाइकको लुब्रिकेन्ट हुन्छ त्यो लगाउँछु त्यस्तो प्रकारले हफ्तामा एकपल्ट गर्दै बाइकको म हेरचाह गर्ने गर्दछु अनि लामो सफर गर्दाखेरि बाइकमा थकाई लाग्नु त लाग्छ तर त्यो चाहिँ दुई घन्टाभन्दा ज्यादाको सफर गऱ्यो भने लाग्नु थाक्छ अनि अलिअलि हात खुट्टाहरू दुख्नु थाल्छ लामो सफर गर्दै गयो भने तर सफर राम्रो छ भने र नजारा राम्रो छ भने त्यो दुखेकोहरू पनि त्यस्तो याद हुँदैन अनि लामो यात्रा गर्दाखेरि म सतर्क अनि उत्प्रेरित कसरी रहन्छु भन्दाखेरि सतर्क त अब सबैजना नै रहन्छ है बाटोमा बाइक कुदाउँदा गाडी कुदाउँदा किनभने हामी हाइवेमा कुदाउनु पर्छ सतर्क भएर नै कुदाउनु पर्छ त्यो त अब हामी एकदम अलर्ट भएर नै सबैजना नै हाम्रो आँखा हातहरूको यो अब कोअर्डिनेसन् मिलाएर अनि उत्प्रेरित चाहिँ कसरी रहन्छु भन्दाखेरि चाहिँ साथी भाइहरू साथमा छ भने र कहीँ घुम्नु जाँदैछ भने र कहीँ पुग्नु छ भने चाहिँ म त्यो कुराले उत्प्रेरित भएर चाहिँ कुदाइरहेको हुन्छु